हजुर हाम्रो यहाँ दार्जिलिङमा एउटा सन्दकपू भन्ने ठाउँ छ जो कि ट्रेकिङको लागि फेमस छ होइन यहाँ चाहिँ तपाईँहरू टुर गाइडहरू पाउनुहुन्छ जहाँ जसले हिन्दी नेपाली इङ्ग्लिस बात गर्न सक्नुहुन्छ त कम्युनिकेसनको लागि केही पनि प्रब्लम हुँदैन अब तपाईँहरू सन्दकपू जब ट्रेकिङको लागि निस्किनुहुन्छ धेरै राम्रो ठाउँ छ फालुट छ अनि त्यसपछि यो सबै ट्रेकिङको जग्गा हो तब अनि एक्सपिरिएन्स जे होस् ओभरअल राम्रो हुन्छ पहिले अब त्यो डिपेन्ड गर्छ कि तपाईँहरू कहाँबाट आउनुहुँदैछ तर हेर्यो भने चाहिँ हामी दार्जिलिङबाट चाहिँ सन्दकपू पुग्न लागि चाहिँ चार घन्टा लाग्छ होइन त्यहाँदेखिको तपाईँहरू चाहँदाखेरि टुर गाइड लिँदा पनि हुन्छ नचाहियो भने तपाईँहरू आफै पनि ग्रुपमा ट्रेकिङहरू त ग्रुपमा त हुन्छ अनि त्यस्तो त्यस्तोहरू केही पनि प्रब्लम हुँदैन राम्रो राम्रो रिजर्टहरू पनि छ होटेलहरू पनि छ होइन होमस्टेहरू छ सो टुरिस्ट प्लेस नै हो एउटा सन्दकपू भनेको चाहिँ टुरिस्ट स्पोट नै हो जहाँ विन्टर्सतिर पनि मान्छेहरू आउने गरेको छ अनि फ्रेन्डली छन् सबैजना त्यही हो अब भन्नसक्ने चाहिँ